कालिम्पोङ जिल्लाको मानिसहरूले दैनिक रूपमा सामना गर्ने केही साझा चुनौती वा समस्याहरू के के हुन् भने चाहिँ पहिलो त सडक नै हो अब सडकहरू पुरा भत्किएको छ अनि सडकहरू अब फराकिलो छैन एकदमै कन्जस्टेड छ जसको कारण चाहिँ ट्राफिक जाम भइरहन्छ अनि कालिम्पोङ क्षेत्रमा अनि ड्रग सेवन गर्नेहरू पनि धेरै छ जस्तो चाहिँ मलाई लाग्छ जसले गर्दा चाहिँ यहाँको समाज मानिसहरूको जीवनमा एकदमै ठुलो समस्या भइरहेको छ अनि कालिम्पोङ जिल्लामा पानीको पनि एकदमै समस्या छ अनि मानिसहरूले दैनिक रूपमा पानी किनेर चलाउने गरिरहेको देखिन्छ अनि यस्तै समस्याहरू देखिन्छ कालिम्पोङ जिल्लामा चाहिँ अनि अब म चाहिँ नेताहरूबाट चाहिँ के सहयोग चहान्छु भने चाहिँ यस जिल्लाको बाटोघाटो राम्रो बनाइ दियाजाओस् अनि पानीको दु ख छ त्यो पनि समाधान गरिजाओस् दिओस् अनि ड्रग्सहरू बेच्नेलाई सजाय होस् प्रतिबन्ध लगाइयोस् यस्तै समस्याहरूको समाधान चाहिँ म चहान्छु नेताहरूबट चाहिँ